हेल्लो हेल्लो डक्टर मलाई क्या सर्दी खोकी अनि त जिउ दुखिरहेको छ ज्वरो आउला जस्तो भइरहेको छ त कोरोना भाइरस भएको जस्तो लाग्दैछ के गर्नुपर्छ मैले चाहिँ के भन्छ मलाई चाहिँ ज्वरो सर्दी अनि त जिउ दुखिरहेको छ त ज्वरो आ ज्वरो सर्दी खोकीहरू अनि त जिउ दुखिरहेछ त कोरोना भाइरस जस्तै लाग्दैछ त के गर्नुपर्छ मैले चाहिँ तपाईँ तपाईँ कुन कुन वार फ्री हुनुहुन्छ मतलब के वार फ्री हुनुहुन्छ तपाईँ के वार फ्री हुनुहुन्छ हुन्छ मेरो एक किलोमिटर जति होला त म राम्रो भएन भने पनी टोटोवालालाई भए पनि जसलाई भए पनि भनिवरी म लिइवरी आउँछु नि ल त्यो दबाई चाहिँ कुन मेडिकलबाट लिइओरि आउनु म ए जुन जुनै मेडिकलमा पनि एभेलेबल छ त्यो दबाई चाहिँ हुन्छ भोलि आउँछु नि म भोलि आउँछु नि म चेकअप गर्न तपाईँ तपाईँ कति टाइमसम्मन् बस्नुहुन्छ त क्लिनिकमा हुन्छ हुन्छ हुन्छ